मलाई मैले सुन्नु चाहने र मलाई मन पर्ने गीतहरू चाहिँ यी गीतहरू हुन् जस्तै अरुणा लामा अनि गाएकी छिन् जुन गीत छ हेर न हेर कान्छा भन्ने पोहोर साल खुसी मिल्यो भन्ने त्यसरी नै नारायण गोपालले गोपालको गीत छ जुन फुल मैले रोजेको थिएँ भन्ने त्यसरी नै कुन्ती मोक्तानले गाएको गीत माथि माथि सैलुङ्गेमा चोरी डुलाउनेलाई भन्ने मेलीना राईले गाएको गीत थियो तिमीले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे भन्ने गीत त्यसरी नै पुष्पन प्रधानले गाएको छ जुन बाबुको जुँगो भन्ने यसरी नै उदित नारायणले गाएको गीत छ कहिले तिम्रो पछ्यौरीमा अल्झेँ भन्ने त्यसरी नै उदय सोताङले गाएको छ हजार जुनीसम्म खोजी बसेँ तिमीलाई भन्ने गीत त्यसरी नै शम्भु राईको छ चिठी तिमीलाई लेखौँ भन्थे भन्ने सुरेश कुमारको गीत छ शीतल तिम्रो मायाको छहारीमा भन्ने ग यसरी नै गौरी राई उनले गाएको गीत छ चाँप गुराँस ढकमक फुल्यो भन्ने र हीरा देवी गीत छ एउटा त्यो चाहिँ मलाई साह्रै मन पर्छ है त्यो गीत चाहिँ म अब अलिकति गाएर पनि सुनाइदिन्छु जस्तै फरिया फरिया ल्याइदिए छन् त्यही पनि रातो झल ल त्यही पनि मन परेन भनेर भन्देऊ न भन्ने गीत छ है यस्तै धेरै गीतहरू मलाई मन पर्छ र म यो गीतहरू चाहिँ अब यु ट्युब मा पनि हेर्छु अन्त मेरो फोन छ है त्यही फोनमा डाउनलोड गर्छु धेरै डाउनलोड गरेर राखेको हुन्छु त्यसरी नै म चाहिँ अब यो गीतहरू सुन्छु